अहिले जमाना अगाडिको जस्तो उहिलेको जस्तो छैन अहिले छोरी मान्छेलाई पढाउनु लेखाउनु पहिला पो छोरी मान्छेलाई बाहिर जानुहुँदैन पढ्नु हुँदैन छोरी मान्छे अर्काको घर जाने जात भन्थ्यो छोरी मान्छेलाई जे कुरो पनि पछाडि राखेर छोरा मान्छेलाई देशविदेश घुमाउँथ्यो अहिले त्यो सब छैन छोरा मान्छे छोरी मान्छे बराबरी भेदभाव नगरीकन छोरीलाई पनि त्यत्तिकै पढाउनु छोरालाई पनि छोरी मान्छे पनि पुलिस आर्मी भइरहेको छ छोरी मान्छेलाई पनि पढाएर छोरा मान्छेको जत्तिको सबै कुरो छोरीलाई पनि दिइरहेको छ अहिले छोरी मान्छेको बराबरी छोराछोरीमा केही भेदभाव नगरीकन पढाउनु लेखाउनुदेखि लिएर नोकरीमा लगाउनु सबै स सबै अब भनौँ भनौँ भारतवर्षभरिमै अब छोरीमान्छेकै उयो छ सबै कुरो अधिकार बराबरी भनेर भनेर भन्छ केही पढाउनु लेखाउनु अन्त घरको खानापिना प्रायः अहिले छोरीले अब गर्छ छोरी मान्छेले पनि घरको खानापिना पकाउनुओर्नु छोराले छोरा मान्छेले बाहिरको कमाएर ल्याउनु पाखाको काम छोरीमान्छेले नसक्ने काम छोराले गर्नुपर्छ छोरी मान्छेले घर सफाई गर्नु खानापिना पकाउनु नानीहरू स्याहार्नु छोरी मान्छेको काम त्यस्तै गर्दै खानापिनाहरू बनाउनुओर्नु घर सफा लुगाफाटा धुनु सबै अब छोरी मान्छेले गर्नुपर्छ छोरा मान्छेको बाहिरको र पनि अब छोरा मान्छेले पनि सघाउँछ सघाउनको लागि साह्रो गाह्रो दुःख बिमारमा मान्छेले पनि गर्छ त्यसै गरी हामी बसेको छौँ